म त बसिरहेको छु त हजुर अहिले त अहिले त छुइनँ अब भरे इभिनिङतिर चाहिँ फ्री हुन्छ हौ आहिले त दिउँसो अँ अँ अँ त्यही त मेरो पनि घरकोत्यही पूजाहरूको सामानहरू किन्नु छ कि म पनि तिमीलाई कल गरौँ भनेर सम्झिँदै थिएँ हो ठिक्कै तिमीले कल गरि हालेछौ हो अन्त अहिले त मेरो अब घरमा पनि कोही छैन हो बाबा र आमा पनि बजार गइ रहनु भएको छ अन्तखेरि चाहिँ अब दिउँसो मेरो खानाहरू बनाएर मात्रै म फ्री हुन्छु हो अन्तखेरि त्यतिबेला जाऔँ न तिम्रो चाहिँ के के किन्नु छ

त्यही प्रदीप किन्नु छ मेन त हो अन्तखेरि त्यही माटोको एक दुईवटा त्यो ऊ यसको हो त्यहाँबाट बातीहरू किन्नु छ तेलहरू त्यहाँबाट किन्नु छ हो अन्त भगवान्को त्यो ऊ योहरू पनि किन्नु छ फोटोहरू भयो हो फोटोहरू अन्तखेरि चाहिँ टिकाहरू भयो अन्तखेरि भाइटिकाको लागि पनि सबै कुरै लिनु छ हौ मेरो पनि अँ इभिनिङ कि अन्त तिमी चाहिँ के गर्दैछौ अहिले अँ ए अन्त प्रजेक्ट सक्यौ तिमीले ए अँ म त भर्खर सुरु गर्दैछु नि त्यही कारण चाहिँ इभिनिङ जाऔँ भनेको के अलिअलि सकेर ए तिमी त एकनलेजमेन्ट पुगि सकेछौँ है कहिले पो बुझाउनु भनेको छ प्रजेक्ट त ए अँ त्यसोभने त टाइम त रहेछ है ल ल अरू चाहिँ के के किन्नु छ हौ तिम्रो अँ अँ त्यो मेरो त्यो मालाहरू पनि किन्नु छ कि मलाई सम्झाऊ ल बिर्सेँ भनेँ अन्त सँगै जाऔँ न ल ल राखेँ ल